हाम्रो क्षेत्रमा बेसी खेलकुद भनेको चाहिँ तपाईँको फुटबल नै हो फुटबलमा पनि अब धेरै धेरै क्लबहरूले चाहिँ अर्गनाइज गरेको हुन्छ अर्कै अर्कै क्लबहरू पनि समितिहरू हुन्छ जो अर्गनाइज गरेको हुन्छ वान डे म्याच पनि हुन्छ त्यो त्यस्तोतिर चाहिँ अब लाइक कहिलेकाहीँ चाहिँ रेफ्रीको गलत डिसिसन नभएर टिमको फाउलले गर्दा बेला मतलब रेफ्रीले कुनै एक्सन लिनु हो भने चाहिँ त्यो झगडा हुने चाहिँ चान्सेस बेसी हुन्छ झगडा भयो भने चाहिँ लाइक अब समितिहरूले नै अब त्यो जसले अर्गनाइज गरेको छ तिनीहरूले नै अब सर्टआउट गराइदिन्छ त्यस्तो पनि हुन्छ